एक दिन तिमी तार्कु चियाबारी बगान पुगेँ एकदम दामी जग्गा लाग्यो अन्त तपाईँको नेक्स्ट टाइम म गएँ माथि छङ्गु पोखरी कहीँबाट पानी झरेको छैन त्यो यो एकदम तपाईँको के छ भने त्यहाँनिर बिच जग्गामा कताबाट पनि पानी आएको छैन त्यो मलाई अचम्मै लागि रहेछ त्यो स्याटिस् जग्गा त्यहाँबाट तल झऱ्यो त्यहाँ यसो भित्तातिर हेऱ्यो बरफ छ फेरि बरफै बरफ तपाईँको हाम्रो यो जग्गा एउटा हामी कालेबुङमा बसिरहेछु कालेबुङ डिस्ट्रिक्ट त्यहाँबाट हामीले यहाँ रुखपात देख्छ तर त्यहाँतिर हामीले छङ्गु भन्ने जग्गातिर हामीले रुखपात देख्नु सक्दैनौँ एकदम के भने त्यहाँ बरफले ढाकि सकेको हामीले त्यहाँ हाम्रो जस्तो यस्तो गाईगोरू बस्तुहरू देख्दैन त्यहाँ हाम्रो के भने एउटा चौरी गाई हौ यो चाहिँ देख्नुसक्छ फेरि हाम्रो गाईगोरूहरू हुँदैन त्यो जग्गामा एउटा तपाईँको रुखपात पनि छैन फेरि एउटा सानो सानो झ्याम् सारु सानो सानो झ्यामझ्याम रुख हुन्छ त्यो पनि हिउँले नै पुरेको फेरि त्यहाँतिर हामीलाई यहाँबाट गयो भने हामीलाई सास फेर्नु साह्रो पर्छ हामीले अक्सिजन हत्तपत्त पाउनु पनि सक्दैन त्यहाँ त्यहाँ चाहिँ अझै उभो गयो भने झन् साह्रो पर्छ हामीलाई किन बहुत चिसो जग्गा हो यति बेला हामी गरममा गयो भने पनि साह्रै पर्छ हामीलाई किन म गएर आएको हो त्यो जग्गा घुमे उत्ता नथुला नथुला टुङ त्यो भन्ने झन् साह्रो जग्गा हो भिरको टुप्पा टुप्पा हिँड्नु पर्छ हामीलाई त्यो जग्गा म त पुगेर आएको एकदम जग्गा चाहिँ एउटा स्याटिस् जग्गा छ तर एउटा घुम्नु जानेलाई पनि मजा आउँछ तर गयो आइहाल्यो हामी बस्ने भन्ने कुरा चाहिँ त्यो जग्गामा पाउँदैन किन हामीलाई त्यो जगामा बस्ने बानी पनि छैन त्यो भएर किन भने चाहिँ अब बहुत चिसो जग्गा हो त्यो चाहिँ बहुत जाडो जग्गा हो त्यहाँ चाहिँ तपाईँको के भने अब हामीलाई प्राण सास फेर्नु साह्रो पर्छ बेसी चिसो जग्गा छ घुम्नु त बहुत जग्गा घुम्यो रमाइलो जग्गा अब एकदम छङ्गुको पोखरी कहाँ हो कहाँ जस्तो लाग्थ्यो तर म पुगेर आएको छु त्यो भएर चाहिँ अन्त यता त्यहाँ तिमी तार्कु त्यो जग्गा अगाडि भनि हाल्यो होला है मैले त्यहाँबाट घुम्नु त बहुत जग्गा सिलगढी हात्ती मोड गौडा मोडहरू भन्ने पनि सुनेको होला उत्ता उता सबै जग्गा घुमे तर उता प्लेन साइडमा कस्तो खेतीपाती के हुन्छ त्यो धानहरू रोप्छ बेसी त्यो अब त्यो कुरामा मलाई बहुत मजा लागिरहेछ त्यता गएर पनि बस्नु बस्नु उत्ता त बस्नु मन लाग्थ्यो होला सायेद उँभो छङ्गुतिर तर एकदमै साह्रो हामी यहाँतिर बस्नेहरू उता गएर नबसे पनि हुन्छ किन बहुत साह्रो पर्छ त्यसको लागि चाहिँ